मलाई लाग्छ एउटा राम्रो नर्तकदेखि महान नर्तक हुनको लागि चाहिँ राम्रो व्यवहार राम्रो आचरण हुनुपर्छ अनि घमन्ड हुनुहुँदैन आफूभन्दा सानोलाई पनि धेरै माया गर्नुपर्छ अनि परिश्रम गर्नु चाहिँ छोड्नु हुँदैन